अब पौडी खेल्न उयो गर्दाखेरि चाहिँ म त्यस्तो डर चिन्ता त्यस्तो म केही सोची बस्दिनँ है म त्यस्तो सोची बस्दिनँ अन्त आफूले आफूलाई रिलेक्स राख्छु है अब त्यो गर्नैपर्छ भन्ने खालकै त हुन्छ अन्त त्यो भएर चाहिँ म त्यस्तो सोची बस्दिनँ अन्त के प्रति ओ प्रतियोगितामा केही अहिलेसम्म त मैले भाग लिएको छुइनँ तर पनि अब त्यस्तो अपर्चुनिटी आयो भने चाहिँ म भाग लिन्छु है अन्त किनभने मलाई त्यस्तो कम्पिटिसनहरू त्यस्तोमा एक्सपेरिएन्स गर्न मनपर्छ है नयाँ नयाँ कुराको अन्त त्यहाँदेखिको मेरोमा गुण चाहिँ के छ भने एज ए स्विमर अब के अरे म लामो समयसम्म सास रोक्नसक्छु है उ म पानीमा अन्त स्पिड स्विमिङ गर्छु अन्त मलाई राम्रो लाग्छ स्विमिङ गर्नु अन्त त्यही भएर चाहिँ मेरोमा त्यहीहरू छ